मेरो पोजिटिभ चाहिँ र बिहान छिटो उठ्छु मर्निङमा वाक गर्न जान्छु अन्त त्यसको बादमा आएर पूजापाठ गर्छु घरमा वृद्धावस्थाको मेरो बाबा हुनुहुन्छ हन्ड्रेड प्लस भएको उहाँलाई ब्रेकफास्ट बनाएर दिन्छु अन्त समय समयमा अब म बाहिर पनि निस्किन्छु त्यसको बादमा मेरो अब आएर बेलुका पनि म टाइमली आप्पालाई खाना बयल गरेर दिन्छु अन्त मेरो चाहिँ पोजिटिभ चाहिँ छ गाउँसमाजमा म एक्टिभली म समाजसेवा पनि गर्छु चाहिएको बेलामा मैले सातजनालाई बडीबाट ब्लड पनि अहिलेसम्म दिइसकेको छु मेरो चाहिँ यो खालके सोच छ पोजिटिभ त्यसले गर्दाखेरि म पोजिटिभ मेरो चाहिँ यस्तै हो तर बेला बेलामा मेरो अलिकति निगेटिभ चाहिँ यसो साथीभाइहरूसँग गेट टुगेदर गर्दाखेरि अलिकति ड्रिङ्क्स खाने बानी छ मेरो चाहिँ त्यही हो निगेटिभ त्यसमा चाहिँ अलिकति आफूलाई पनि डर लाग्छ तर जे होस् तर म हेल्थपट्टि पोजिटिभपट्टि चाहिँ हेल्थपट्टि म कनसियसै छु त्यसले गर्दाखेरि अहिलेसम्म दुःख बिमार भएको छुइनँ भगवानको कृपाले गर्दा हो क्या हो त्यस्तो लाग्छ मलाई